के अरे बडी यहाँ हेर न मैले अस्ति एउटा कुर्ता लिएको थिएँ कि चार पाँच दिन भयो कस्तो राम्रो रहेछ दसैँको अफरमा माथि त्यहाँनिर कला मन्दिरमा अफर लागिरहेको रहेछ दार्जिलिङमा अन्त त्यहाँबाट मैले कुर्ता लिएको थिएँ कस्तो राम्रो ए कुर्ती लिएको थिएँ कस्तो राम्रो क्वालिटीको रहेछ त्यो कि अन्तखेरि के अरे आइरनहरू पनि गर्नुपर्दैन रहेछ अन्त कोही बेला स्वाट्टै लगाएर हिँड्नुपर्यो भने सजिलो खालको के हुन्छ नि त्यो आइरन गरिरहनु पर्ने कचाककुचुक नहुने खालको रहेछ फेरि मेटेरियल्स पनि दामी रहेछ मोटो पनि छ गरममा पनि लगाउनसक्ने अन्त ठन्डामा पनि एकदमै राम्रो हुने मजाको रहेछ तिमीहरू पनि गयौ भने त्यहाँनिर निस्केर हेर है अहिले दसैँको अफर पनि लागेको रहेछ अलिकति कम्ती दाममा पनि दिँदैछ हो अनि मेरो त वरिपरिलाई देखाएको थिएँ सबैले मनपरायो अन्तखेरि तिमीले पनि मनपर्यो भने चाहिँ म फोटो खिचेर पठाइदिन्छु हेरेर त्यहाँनिर गएर यसो त्यो कुर्तीहरू हेर अनि कसैलाई गिफ्टहरू गर्नु छ भने पनि त्यो किनेर दिँदा हुँदोरहेछ बुहारी कस्तो राम्रो छ सस्तो पनि छ अलिकति रिजनेबल दाममा छ हामीहरूले किन्नसक्ने खालको छ हो गएर यसो हेरेर मनपर्यो भने अरू साथीहरूलाई पनि भन्दा हुन्छ अन्त डिजाइनहरू पनि राम्रो आएको छ क्या अब कमन डिजा डिजाइन छैन अन्त मजाको छ कि त्यही भएर नि मैले तिमीलाई पनि भनेको हेर है गएर ल बुहारी